परिवारमा पुरुष अनि महिलाको भूमिका दुवैको नै महत्त्वपूर्ण रहन्छ बराबर रहन्छ समान रहन्छ परिवारमा पुरुष अनि महिलाले काम कसरी भाग लाउँछ भने प्रमुख प्रमुख शारीरिक रूपमा बल र तागतले गर्नुपर्ने काम पुरुषले गर्छ भने महिलाले जस्तै घरधन्दा घरमा खाना बनाउने भाँडा मोल्ने लुगा धुने कामहरू महिलाले गर्छन् यो कसरी यो परापूर्व कालदेखि नै धेरै वर्ष अघिदेखि नै जब समाज व्यवस्था सुरु भयो तबदेखि नै समाजमा यो विकसित भएको